गुड मर्निङ है साथी त्यो तिमीले त्यो फोन पठाइदिएको थियौ नि त्यो राम्रो रहेछ हो त्यो मैले अनलाइनमा पनि त्यति नै हेरेको थिएँ राम्रै खाले रहेछ त्यो अनलाइनमा चाहिँ बाइस हजार रहेछ होइन कि के हो तिमीले त्यो क्यासमा चाहिँ बाइस हजार दिएको कि महँगो पर्छ हौ महँगो गर्छ हो त्यही त अब राम्रो खाले रहेछ राम्रो लाग्यो क्यामराहरू पनि राम्रै रहेछ एक सौ आठ मेगापिक्सलको चार्जिङ पनि अलिक राम्रै रहेछ हो त्यसको फास्ट चार्जिङ हुँदोरहेछ पछि यसो गर्नुपर्छ कि म पनि अब आपालाई किनिदिउँ भनेको थिएँ नि त त्यो एउटा फोन त्यहाँदेखि तिम्रोमै अब तिम्रोबाटै लैजाला जस्तो छ इएमआईमा चाहिँ कति पर्छ हौ पाँच सौ गरेर दिँदा हुँदैन इएमआईमा ए अँ चारवटा इएमआईमा भरिई सक्नुपर्ने अँ ल म तिमीलाई पछि भन्छु नि अब कहिले हुन्छ अँ अब हेरौँ कहिले हुन्छ हो म तिमीलाई कल गर्छु नि तर जे होस् हिजोको चाहिँ राम्रो लाग्यो होइन प्रोसेसरहरू पनि राम्रै रहेछ नानीहरूलाई चाहिँ ठिक हुने रहेछ हौ त्यो गेम खेल्नु के के गर्नु है होइन

म भन्छु नि तिमीलाई अब कहिले हुन्छ होइन कसो हुन्छ के हुन्छ के गर्नुपर्ने ल म तिमीलाई कल गरेर भन्छु नि कहिले अब के गर्नुपर्ने कसो म तिमीलाई कल गरेर भनिहाल्छु नि अँ ल ल इएमआईमा किन्नुप इएमआई गर्नुभन्दा त क्यास गरेकै राम्रो होला होइन अँ बेसी पनि चाहिएको होइन हौ मलाई फोन त्यस्तै दस बिस हजारको भए भइहाल्छ

अँ ल म तिमीलाई बिचमा कहिले हुन्छ के हुन्छ म भन्छु नि तिमीलाई कलसल गरेर ल अँ ल ल अब हेरौँ ल तिमीलाई म बादमा कल गर्छु अब जे होस् राम्रै थियो राम्रै लाग्यो म अरूलाई पनि भनिदिन्छु नि यसो फोनसोन किन्ने छ भने म तिम्रो दोकानतिर पठाइदिन्छु ल